दाजु दार्जिलिङ ट्रेभल्सबाट बोल्नु भएको हो सुन्नुहोस् न हिजो म त्यो सेभेन सेभेन नाइन एट नम्बरको गाडीमा त हिले झोडासम्म आएको थिएँ कि मलाई चाहिँ आज त्यही गाडी मिलाइदिनुहोस् न म त्यो गाडीबाटै दार्जिलिङ फर्कियौँ भनेर सोचेको थिएँ कि त्यो गाडीको चाहिँ एकदमै सर्विस राम्रो लाग्यो मलाई त्यो गाडी कहाँ छ होला है अहि